मलाई के लाग्छ भने हाम्रो जुन चाहिँ सानो ठाउँ छ हाम्रो जुन चाहिँ यो जिल्ला छ कालिम्पोङ है एकदमै अलि विगत वर्षहरूमा एकदमै राम्रो ग्रोथ हुँदैछ भन्ने मलाई लाग्दछ जुन चाहिँ ग्रोथ छ यो भयो एडुकेसनल इन्सटिट्युसन भयो स्मल इन्डस्ट्री भयो हाम्रो यसमा धेरै मैले ग्रोथ देखेँ जुन चाहिँ परिवर्तन भनिन्छ है एकदमै परिवर्तन देखेँ जुन चाहिँ एकदमै पहिलेको जुन चाहिँ समय थियो एकदमै साह्रो समय थियो र अहिले हेर्दाखेरि एकदमै सुखित रुपमा हामी देख्छौँ जुन चाहिँ हाम्रो हाम्रो सानोसानो भाइ बहिनी झन् एकदमै पढ्नुको लागि एकदमै सुविधा छ एकदमै यहाँनिर ट्रान्सपोर्ट सिस्टम राम्रो छ जुन चाहिँ फेसिलिटी छ एकदमै राम्रो छ र हाम्रो लोकल स्मल इन्डस्ट्रीहरू जति पनि यो चिजहरू छ त्यसलाई एकदमै सफल बनाइदिनु भएको छ एकदमै राम्रो छ र हाम्रो जुन चाहिँ टुरिज्म छ यो टुरिज्ममा पनि एकदमै डेभलपमेन्ट भएको छ जुन चाहिँ टुरिस्टहरू आउने गर्छन उनीहरूलाई पनि एकदमै फेसिलिटीहरू छ राम्रो फेसिलिटीहरू छ घुम्नुको लागि राम्रो राम्रो जग्गाहरू छ र टुरिस्ट प्लेसहरू जुन चाहिँ छ त्यसमा पनि एकदमै राम्रो गरिदिनु भएको छ सबै भरिपूर्ण बनाइदिनुभएको छ यस्तैमा खुसी लाग्छ र अझै आशा लाग्छ कि आउने दिनहरूमा अझै राम्रो हुँदै जान्छ भन्ने मलाई एकदमै आशा छ